मैले सानोमा प्राइमेरी स्कुल पढ्दाखेरि खेलकुदमा मैले भाग चाहिँ लिएको थिएँ के अरे भलिबलमा पनि भलिबलमा पनि हामीलाई गोली पनि खेलाउँथ्यो टिचरहरूले त्यसमा पनि हामी फर्स्ट हुन्थ्यौँ भलिबलमा पनि फर्स्ट हुन्थ्यौँ अनि स्पोर्टमा पनि फर्स्ट हुन्थ्यौँ चम्चीमा डिपगोली हालेर कुद्नेमा पनि फर्स्ट हुन्थ्यौँ स्पोर्टमा पनि फर्स्ट हुन्थ्यौँ कुद्नेमा पनि सेकेन्डहरू हुन्थ्यौँ यसरी भागहरू लिएको थियौँ म दस वर्षको उमेर हुँदाखेरि मैले पढाइमा पनि मेरो धेरै राम्रै थियो अब पछाडि मैले पढ्नु चाहिँ पाइनँ अन्त अब त्यस्तै परिस्थितिले गर्दाखेरि अझ पनि मलाई पढ्नु त म बुढी भएर पनि म ब्यासठ वर्षको उमेर भइसक्यो र पनि मलाई म कुनै पनि किताबहरू पढिरहन्छु घरमा डिक्स्नेरीहरू पढिरहन्छु मलाई पढ्नु पुरा इच्छा थियो तर मैले मेरो असुविस्ताले गर्दाखेरि मैले पढ्नु पाइनँ के गर्नु दुःख लागेर आउँछ